मलाई यो विषयमा त्यति जानकारी छैन तर पनि अब ग्रामीण क्षेत्रको सांस्कृतिक पहिचानको संरक्षणमा चाहिँ पारम्परिक खेलहरूले चाहिँ के भूमिका खेल्छ भन्दा चाहिँ अब पारम्परिक खेल मैले सुनेको जस्तै अब पहिला बाघचाल भयो कल्लीहरू भन्ने खेल्ने गर्थे अरे तर हामीले त देखेनौँ त्यो पनि अब कुनै एउटा पारम्परिक खेलहरू नै थियो होला जसले अब सांस्कृतिक पहिचानमा मुख्य भूमिका निभाउथ्यो होला जस्तै अब मलाई लाग्छ अहिले मेलाहरू हुन्छ त्यसमा अब धेरै किसिमको गाउँ बस्तीमा मेला हुन्छ त्यसमा अब यसो खेलहरू भनेको नै हुन्छ यो धक्की लगाउने खेल अनि यो अब जुन चाहिँ लिङ्गे पिङहरू खेल्छ त्यसैमा अब त्यो मेलाहरूमा जस्तै अब नाचहरू पनि हुन्छ भनौँ यो रोटेपिङ हुन्छ पिङहरू खेल्छ यता फेरि खाने मान्छेहरू खाँदै गरेको हुन्छ रमाउँदै गरेको हुन्छ यो अब कल्ली खेल्नेहरू खेल्दै गरेको हुन्छ त्यसैमा अब त्यो पनि एउटा एक नजरले हेर्दा त्यो पनि एउटा सांस्कृतिभित्रकै एउटा कुरा हो जस्तो मलाई लाग्छ र अहिले आइले चाहिँ भन्नु पर्दा चाहिँ अब त्यस्तो खेलहरू निक्कै नै कम्ती भइसकेको छ र अहिले चाहिँ अब गाउँ घरतिर अब प्रायः त्यस्तो खेलहरू मेलाहरू त्यति लाग्ने गर्दैन र अहिले चाहिँ अब पारम्परिक खेलै भनौँ अब यो जुन चाहिँ फुटबल लातेभुकुन्डो नै माथि पाहाडी भेकमा निक्कै प्रचलित छ र अब यसले चाहिँ सांस्कृतिक पहिचानको संरक्षणमा चाहिँ केही भूमिका छ भन्ने चाहिँ मलाई लाग्दैन किनभने त्यो चाहिँ अब मनोरञ्जनको लागि मात्र खेलिन्छ